दुई हजार सात सालमा जब दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चरम सिमामा पुगेको थियो त्यतिबेला मेरो अफिसको रिपोर्ट जुन चाहिँ पठाउनुपर्ने थियो त्यतिबेला नन कोअपरेसन मुभमेन्ट चलिरहेको थियो सबैजगा स्ट्राइक भएको थियो र त्यसले गर्दा म अफिस जानु पाएको थिइनँ र मैले पनि रिपोर्ट टाइमली पठाउनु पाएको थिइनँ त्यो मेरो एउटा सबैभन्दा ठुलो गल्ती थियो मैले घरमा नै ल्यापटप ल्याएर त्यो रिपोर्ट कम्पाइल गरेर पनि बनाउनु सक्नुपर्ने थियो र मैले यसलाई कसरी सुधारेँ भन्दाखेरि अर्कोपालि नेक्स्ट मन्थको चाहिँ जुन चाहिँ रिपोर्ट पठाउनुपर्ने थियो म सुटुक्क गएर अफिसबाट मैले ल्यापटप लिएर आएँ अनि टाइमली नै मैले रिपोर्ट प्रिपेयर गरेर चाहिँ मैले स्टेटमा पठाएँ होइन त्यसपश्चात् कहिले पनि मेरोबाट गल्ती भएन र समयमा नै मेरो मन्थली रिपोर्ट डिस्ट्रिक्टबाट स्टेटसम्म पुग्थ्यो